हेलो बेन्को क्लोदिङ

हजुर मैले दुई दिन अगाडि हजुरहरूको दोकानबाट एउटा कुर्ती लिएको थिएँ हजुरले भन्नुभयो हाम्रो ब्रान्डेड हो यो हो त्यो हो धेरै कुरा हजुरहरूले मलाई सम्झाउनुभएको हो र मैले लिएँ त्यो लुगा मलाई पनि असाध्यै मनपरेको थियो तर लगाएपछि यत्ति नराम्रो एक्सपिरियन्स मैले फिल गरेँ यत्ति नराम्रो एक्सपिरियन्स लगाएर धोएपछि एक लुगाको रङ जाने सेकेन्ड भनौँ भने त्यसमा जति पनि काम थियो हातको काम कामगरीहरू छ यो र त्यो भन्नुभएको थियो हजुरहरूले त्यो काम हातको कामहरू पनि निस्किनुथाल्यो त्यो जरीहरू निस्किनुथाल्यो मलाई चाहिँ एकदमै मनपरेन भन्नुपऱ्यो भने म एकदमै खुसी छुइनँ मैले धेरै नराम्रो एक्सपिरियन्स फिल गर्दैछु किनभने हजुरहरूले जुन पाराले भन्नुभएको थियो त्यो पाराले त्यो जिनिस नहुने कारणले मलाई धेरै अफसोस लाग्दैछ कि मैले हजुरहरूको दोकानबाट त्यो सामान लिएको हो

हजुर हुन्छ